ए हजुर भन्नोस् न दाजु ए हो त ए ए हजुर जुत्ताहरू त धेरै राम्रो राम्रो छ सस्तोहरू पनि छ तपाईँको महँगोहरू पनि छ तपाईँको अब एडिडास भयो नाइकीहरू भयो धेरै ब्रान्डको छ तपाईँलाई कस्तो खाले जुत्ता चाहिएको होला अफरले गर्दाखेरि अब राम्रो राम्रो जुत्ताहरू अफरले गर्दाखेरि अलिक सस्तै भएर आएको छ अन्त तपाईँ एकपल्ट दोकान आएर हेरिकिन लानुहोस् न अन्त यो अब सब तपाईँको बिहान साँढे नौदेखिको बेलुका साँढे पाँच बजीसम्म त खुल्लै हुन्छ तपाईँको तपाईँ कति बजी आउनुहुन्छ होला त्यो चाहिँ भनिदिनुहोस् न एकपल्ट तपाईँको घटाइदिन्छु धेरै होइन दामहरू पनि राम्रो राम्रो क्वालिटीको जुत्ताहरू छ अनि त्यो पनि तपाईँलाई देखाइदिन्छौँ अन्त आउनुहोस् न तपाईँ आएको बेलामा फोन गर्नुहोस् मलाई